हलो मैले हिजो तपाईँको ट्याक्सी बुक गरेको थिएँ आजको लागि अनि तर आज मेरो हेल्थ अलिक ठिक छैन अनि म त्यो बुक गरेको ट्याक्सी चाहिँ क्यानसल गर्न चाहन्छु